हेर न साथी हो अस्ति मैले एउटा क्यामरा किनेको थिएँ कि त्यो क्यामरा एकदमै राम्रो छैन हो एकदमै घटिया क्वालिटीको रहेछ हो त्यो क्यामरा एकदमै राम्रो रहेन रहेछ तिमीहरू पनि त्यस्तो क्यामराहरू चाहिँ नकिन्नु है एकदमै राम्रो रहेन रहेछ हो मैले त किनिहालेँ हो तिमीहरू चाहिँ नकिन हो त्यो क्यामरा एकदमै राम्रो छैन फोटो पनि राम्रो आउँदैन हो एकदम धमिलो आउँछ फोटोहरू एकदमै राम्रो छैन क्यामरा एकदमै एकदम मलाई मर्दै पटक्कै मनपरेन त्यो क्यामरा त्यही कारण तिमीहरू चाहिँ नकिन है क्यामरा एकदम त्यस्तो राम्रो क्वालिटीको किन तर त्यस्तो घटिया क्यामरा नकिन एकदम मलाई त पटक्कै मनपरेन मैले त म त बर्बाद भएँ त्यो क्यामरा किनेर